मेरो परिवारमा चाहिँ आठजना छन् आठ जना छ बुवा आमा अनि दा दादा दिदी अनि नानीहरू दुईजना छ दादा दिदीको भाउजू अन्त म र बहिनी छुौँ है आठजना छ हाम्रो परिवारमा चाहिँ अनि एकदमै अब रमाइलो परिवार छ किनभने अब दाजु दिदीहरू पनि अब एकदमै माया गर्छ राम्रो छ है परिवारमा एकदमै अब त्यस्तो झैँ झगडा भन्ने जस्तोहरू हुँदैन राम्रो छ परिवार अनि साथीहरू चाहिँ अब साथीहरूकोबारेमा भन्नपर्दा चाहिँ अब साथीहरू पनि छ थुप्रै नै अनि सात आठजना अब साथीहरू छ एकदमै मिल्ने साथीहरू छ है अब त्यस्तो दुःख सुखको कुराहरू सेयर गर्ने अब राम्रो साथी छ अन्त त्यसमा